मैले तपाईँहरूको रेस्टुरेन्टबाट खाना अर्डर गरेको थिएँ र तपाईँहरुको रेस्टुरेन्टलाई पे गर्नुको लागि चाहिँ तपाईँहरूको वेबसाइट कुन चाहिँ हो त्यो वबसाइट कसरी डाउनलोड गर्नु पर्छ त्यो बताइदिन सक्नु हुन्छ